म चाहिँ मेरो बाइकलाई पहिलाचोटि चाहिँ एकचो एकदमै माया गर्छु है किन भन्दाखेरि मेरो यातायात गर्ने साधन भनेको त्यही हो र विशेष गरी मेरो बाइकलाई चाहिँ कसरी हेरचाह गर्छु भन्दाखेरि चाहिँ प्रायः जसो म बेसी मबिल चाहिँ किलोमिटर बेसी कुदाउँदिन किन भन्दाखेरि म पन्ध्रदेखि दुई हजार कम्ती भनेको पन्ध्र सय किलोमिटर है अनि बेसी भनेको दुई हजार किलोमिटर यतिभित्रमा म मेरो मबिल चेन्ज गरिहाल्छु बाइकको अनि अर्को कुरा चाहिँ अन्त म जति पनि यो सर्विसिङको कुराहरू आउँछ बाइकको बेसी रनिङ गराउदिनँ म अन्त त्यही अवधिभित्रमा नै म मेरो सर्विसिङहरू गरिहाल्छु सर्विसिङ गर्दाखेरि जति पनि लाग्ने आवश्यक फेर्नु पर्ने चिजहरू सामानहरू छ भने म त्योहरू एकदमै फेरिहाल्छु त्यसको म मुल्य हेरिरहदिनँ कतिपय कुराहरू किन भन्दाखेरि बाइकलाई चाहिँ एकदमै मेन्टेन गर्नु पर्छ भन्ने मेरो आफ्नो विचार छ है अनि किनभने यसलाई स्याहाऱ्यो भने मात्रै कतिपय आफूले यातायात गर्नु सुविधा हुन्छ नभए एकदमै पछि गएर यसले समस्या दिन्छ कुदाउँदा ओर्दाखेरि अनि बाइक चाहिँ लामो कुदाइरहँदाखेरि कस्तो हुन्छ भन्दाखेरि चाहिँ त्यो बाइकअनुसार हुन्छ तर मेरो बाइक चाहिँ वान फिफ्टी है बेसिक्स मोडल भएकोले गर्दाखेरि थकान अरू जस्तो भन्दाखेरि चाहिँ कमै लाग्छ मलाई चाहिँ लाग्छ कोही बेला तपाईँको यो पछाडिको ढाँडहरू दुख्छ अलिअलि है तर एकदमै लामो लामो लङ टुर गएपछि मात्रै त्यो हुन्छ तर पनि कुदाउँदाखेरि चाहिँ मलाई एकदम मज्जा लाग्छ कमफोर्ट लाग्छ अलिअलि थकान हुन्छ अनि थकान भयो भने म बेला बेला बिसाउने गर्छु अन्त अँ अन्त अर्को कुरा के भन्दाखेरि चाहिँ हजुर हजुर अन्त त्यो के छ भन्दाखेरि चाहिँ लामो रुटमा हामीले जब बाइकहरू चलाउँछौँ त्यतिखेर चलाउँदाखेरि चाहिँ मेन हेर्नु पर्ने भन्ने कुरा चाहिँ स्पिड हो स्पिड चाहिँ एकदमै हामीले हेरेर मात्रै ठाउँ हेरेर मात्रै जस्तै हाइवेमा हामीले कुदाउनु पऱ्यो भने हाइवेमा चाहिँ तपाईँको कुन चाहिँ छ हाइवे अब फोरलाइन छ भने फोरलाइनमा हामीले त्यो अनुसारको स्पिड राख्नु पर्छ है यदि वान वेको छ भने त्यो वान वेमा हामीले स्पिड चाप्नु हुँदैन है त्यो लङ रुटहरूतिर जाँदाखेरि त्यो जग्गाअनुसार पनि हामीले एकदमै ट्राफिक नियमलाई हेर्नु पर्छ बिच बिचमा ट्राफिकहरू राखिदिएको हुन्छ है लाइटहरू हुन्छ ट्राफिक लाइटहरू त्यसलाई एकदमै याद गर्नुपर्छ अनि अर्को कुरा चाहिँ के भन्दाखेरि तपाईँको स्पिड ब्रेकर कतिपय रोडहरूमा मेन रोडतिर पनि है त्यो बेसी ओभर स्पिड हुन्छ भनेर कति ठाउँमा राखिएको हुन्छ त्यो ठाउँतिर पनि हामीले याद गर्नु पर्छ स्पिड ब्रेकर देखिँदैन पनि मेन कुरो अनि अर्को कुरा जेब्रा क्रसिङ जेब्रा क्रसमा चाहिँ विशेष गरी यातायात पैदल हिँड्ने यात्रीहरू जो हुन्छ उहाँहरूले त्यहाँबाट यता क्रस गर्छ उहाँहरूले त्यहाँबाट त्यस्तो ठाउँमा पनि हामीले एकदमै आफ्नो स्पिडहरूलाई चाहिँ स्लो गरेर है अलिक बिस्तारी धिमा गरेर चाहिँ बाइकहरू चलाउनु पर्छ भन्ने मलाई लाग्छ